लोकल मिडियामा मात्रै नेपाली भाषा चलाउँछ अनि अरू स्टेटको मिडियाहरूले चाहिँ नेप इङ्ग्लिस बेङ्गलीहरू मात्रै बोल्छ हिन्दी अनि हाम्रो स्कुल एक क्लासदेखि बाह्र क्लाससम्मको चाहिँ एउटा मात्रै सब्जेक्ट नेपाली छ त्यसैले चाहिँ हामी हामीहरूले चाहिँ नेपाली भाषा सिक्न पाउँदैन